पहिलाको समयमा त अब गाउँ गाउँ घरमा दिसापिसाब गर्दाखेरि लाज त गर्थ्यो मान्छेले अब त्यतिबेला चाहिँ समस्या थियो दिसापिसाब गर्दा अब अहिले चाहिँ अब दिसापिसाब गर्न त्यति साह्रो समस्या छैन अहिले चाहिँ घर घरमा टोइलेटहरू बनाएको छ त्यसले गर्दाखेरि अहिले चाहिँ प्रायः सुविधा छ र पनि पहिला चाहिँ अब मान्छेहरू र पनि त दिसापिसाब गर्दाखेरि मान्छेले को घर घरमा दैलो घर दैलो अगाडि उनीहरूको आँगन बारीतिर गएर त गर्नु दिँदैन दिँदैन थियो त्यसले गर्दा चाहिँ सु असुबिस्तै थियो अब त्यति बेलाको समयमा टोइलेटहरू थिएन त्यसले गर्दा अहिले त अब आफ्नो आफ्नो घरमा छ त्यसले गर्दाखेरि चाहिँ दिसापिसाबहरू गर्नु सजिलो मेन चाहिँ केटीहरूलाई असुबिस्ता हुन्थ्यो अब केटीहरू बाहिरतिर जताभावी गर्नुभएन त्यसले गर्दाखेरि चाहिँ असुविधै थियो त्यो टाइममा टोइलेटहरू अब दिसापिसाब गर्नु गाउँ घरमा टोइलेटहरू नहुँदा अब अहिले चाहिँ अब छ आफ्नो आफ्नो घरमा त्यसले गर्दा अहिले चाहिँ सुविधाहरू नै प्रायः भइसकेको छ